हेलो हजुर भन्नु होस् हेलो हजुर हो त अहिले हामीलाई हाम हाम्रो स्टोरमा तपाईँलाई चाहिने जति सब थोकहरू छ अहिले फिलहाल सेल्सहरू केही लागेको छैन केही कुरो पनि अफरमा छैन बेडको खास बेसी पनि पर्दैन त्यस्तो नौ दस हजारहरू पर्छ त्यसमा डिस्काउन्ट हुँदैन अब त्यसमा डिस्काउन्ट अब गराउनु धेरै गाह्रो पर्छ त्यसमा डिस्काउन्ट नै हुँदैन फाइभ थाउजन्डमा तपाईँले बेड त होइन कुनै चियर पनि पाउनु निकै गाह्रो छ उपाय पनि छैन केही आइडिया छैन टेन थाउजन्डमा त मात्र छ बेड त्यही कारणले गर्दाखेरि अब केही अफर सेल्सहरू पनि लागेको छैन विन्टर टाइम भए चाहिँ वि विन्टर टाइम अब लागि हालेको छैन नि त त्यही कारणले गर्दा

अब तपाईँले मलाई फेरि कल गर्नु पर्छ विन्टर टाइममा जब अफर लागेको हुन्छ तब म तपाईँलाई कल ब्याक गर्नेछु

हुन्छ धन्यवाद